म आफूलाई नृत्यकलामा यत्ति माहिर बनाउन चाहन्थे कि म राष्ट्रिय स्तरमा आफ्नु नृत्यकलालाई प्रदशन चाह चाहन्थे तर केहि विडम्बना केहि असुविधाहरूले गर्दा म त्यो सफलताहरू मैले प्राप्त गर्न सकिन तर मैले आफ्नो नृत्य कलालाई धेरै जग्गा प्रदर्शन गरेको प्रस्तुत गरेको छु जस्तै कि म एउटा एनसिसि एक्स एनसिसि क्याडेट थिए त्यसरी नै एनसिसि क क्याम्पमा धेरै यस्ता प्रोगामहरू प्रतियोगिताहरू हुने गर्थ्यो जहाँ मैले आफ्नो नृत्य प्रस्तुतिहरू गर्दथे पाठशालाका धेरैधेरै प्रतियोगिताहरूमा आफ्नो नृत्यकलाहरू प्रस्तुत गर्दथे